नानीहरू आफ्नो खुला समयमा होइन द गोली खेल्छ मेरो नानी त खुला समय पायो भने गोली खेल्नु ग्राउन्डतिर साथीहरूसँग कुदिहाल्छ अनि त्यसरी नै मनोरञ्जन गर्छ